अब हामीलाई त मेन त मकैबारी खाँदाखेरि काँटा चाहिन्छ त्यहाँबाट केही गोड्यो भने अदुवाबारी खन्नु पऱ्यो भने हामीलाई त मेन त अब रम्भा चाहिन्छ रम्भा एउटा खन्ने त्यहाँबाट तपाईँको चाहियो फरूवा काँटा पहिला चाहिँ काँटा चाहिन्छ काँटाले खन्यो त्यहाँबाट हलका है ड्याङ बनायो त्यो ड्याङले चाहिँ त्यहाँबाट चाहिँ हामी अदुवा रोप्नु सक्छ है त्यो भएर चाहिँ अब होम्रो मेन चाहिँ अब तपाईँको रम्भा चाहियो त्यहाँ अब त्यति त अब त्यति छ भने त हामीलाई सबैकोलाई काफी नै हो है ल

झ्याम्पल रम्भा एउटा अदुवा रोप्नुको लागि अब त्यो के गर्नु अब अब हामी कति बेला सिमीहरू पनि रोप्छ है सिमी अन्त एउटा मस्याङ रोप्छ मस्याङ मस्याङ रोप्यो भने हामीलाई थाँक्रा गाड्नुको लागि त्यो रम्भै चाहिन्छ अन्त एउटा के भन्छ पो अब हामीलाई सिमी रोप्यो भने भा बाँसको भाटा अब त्यो है तिखाररे त्यो केही गाड्नु पऱ्यो भने पनि रम्भै चाहिन्छ काँटा चाहिन्छ फरुवा है फरुवाले ड्याङ बनाउँछ सबकुछ गर्छ हाम्रो लागि सबै नै फरुवा काँटा केही छैन भने त हाम्रो लागि त हाम्रो घर पनि बनिनु सक्दैन उनीहरू नै चाहिन्छ लास्टमा साथ दिने